र अब पेट्रोलको बढ्दो मूल्यले चाहिँ हामीलाई के असर पार्दैछ भन्दाखेरि चाहिँ जब पेट्रोलको पहिला दाम कम्ती थियो र अहिले चाहिँ बेसी बढेर गएको छ बेसी बढेर जाँदाखेरि चाहिँ हामीलाई अलिक खानको लागि हाम्रो यता यता बगान इलाका हो त्यही लागि खानको लागि लगाउनु कि बाइकको तेलमा लगाउने कि आफ्नो फ्यामिली पाल्नुको लागि गर्नु कि त्यस्तो धेरै उयोहरू समस्याहरू आएको कारणले चाहिँ हामीले यस्तो उयोहरू गर्नुपर्दो रहेछ अब पैसाको अलिकति कमी भएको छ यो पेट्रोलको दाम बढेकोले र धेरै अन्य चिजहरूको उयस भएकोले पेट्रोलको दाम बढेको छ र यो मोदी सरकारले के गर्यो गर्यो पेट्रोलको दाम बढाएको बढाएकै छ पहिला त कम्ती थियो अहिले बढाएको छ र अन्त यसले चाहिँ हामीलाई के हानिकारक पहुचाउँदैछ भन्दाखेरि पेट्रोल पेट्रोलले र यो पोल्युसनले चाहिँ हामीलाई के हानिरकारक पहुँचाउँछ भन्दाखेरि हाम्रो वातावरण जति पर्यावरण छ त्यसको अक्सिजन हामीलाई के अरे अक्सिजनहरू धेरै राम्रो राम्रो चिजहरू दिइरहेको छ फलफुलहरू है फलफुलहरू त्यो पोल्युसनले गर्दाखेरि चाहिँ गाछहरूलाई अथवा पर्यावरणमा चाहिँ धेरै नराम्रो प्र उयो हानिकारक भइरहेको छ हानिकारक हुँदाखेरि चाहिँ त्यसले हामीलाई मजाले अक्सिजन प्रोभाइड गर्नुसकेको छैन त्यस कारण बेसी पोल्युसन भएकोले दिनदिनै के भन्छ गरमहरू पनि बढ्दै गएको छ अन्त गरमहरू बढ्दै जाँदा जाँदा अहिले तापमानहरू बेसी भएकोले मान्छेहरूलाई धेरै असुविधा भइरहेको छ यो हाम्रो गाउँले इलाकामा धन्न धेरै रुखपात भएकोले हामीलाई धन्न कम्ती नै गरम हुन्छ भनौँ न हावाहरू पनि चलिरहन्छ र सिटीतिर त धेरै गरम भएको छ होला र भएकोले चाहिँ त्यहाँको मान्छेहरूलाई अलिक बस्न पनि धेरै गाह्रो भएको छ होला अहिले त दिल्लीतिर झन् मास्कहरू लगाएर हिँड्दोरहेछ सबै कपडाहरू अनुहार छोपेर हिँड्छ त्यही लागि यो पोल्युसन चाहिँ हामीहरूले नै राम्ररीसँग राम्रो गर्नुपर्ने रहेछ हामीले नै पोल्युसनलाई अलिक रोक्नुपर्ने छ पोल्युसन चाहिँ कसरी रोक्ने भन्दाखेरि हामीले धेरै किसिमको पोल्युसन हुन्छ अन्त त्यो पोल्युसनहरूमध्ये नै हाम्रो पनि त्यहाँनिर उयो दिएको छ हामीले पनि गल्ती गरिरहेको छ अहिले पनि हामीले गाछहरू काटिरहन्छ त्यो गाछहरू काटेकोले झन् पोल्युसन बढ्दै जान्छ पोल्युसन चाहिँ कसरी बढ्छ भन्दाखेरि गाछले त्यो पोल्युसनलाई अब्जर्भ गर्दाखेरि अब गाछहरू थिएन भने पोल्युसनलाई अब्जर्भ गर्दैन अन्त हामीलाई हानिकारक हुन्छ अन्त हामीले प्लास्टिकहरू त्यत्तिकै फ्याँकिरहेको छ प्लास्टिकहरू त्यत्तिकै डढाइरहेको छ त्यही कारणले त्यसको धुवाहरू निस्केर धेरै किसिमको कार्बन डाइअक्साइडहरू ग्यासहरू धेरै किसिमको ग्यासहरू निस्केर पोल्युसन भइरहेको छ त्यही कारण चाहिँ पोल्युसनले हामीलाई हानिकारक गर्दैछ त्यस कारण यताका मान्छेहरूलाई छिट्टै क्यान्सरहरू पनि पर्छ र धेरै कुरा हामीले नराम्रो चिजहरू खाने पात हामीले घरमा पनि पोल्युसन गरिरहेको छ वेस्ट म्यानेजमेन्ट गरिरहेको छ त्यस कारण चाहिँ हामीले आफ्नो आफ्नो हेल्थको लागि अथवा हाम्रो पर्यावरणको सुरक्षाको लागि हामीले पोल्युसनलाई अलिक कम्ती गर्नुपर्छ र यति भन्दै नै म धन्यवाद दिँदैछु